फुल चाहिँ मैले भुईँमा पनि रोपेको छु अनि फुल सिनेरी फुलहरू रोपेको छु फुलमा फुल भुईँमा अनि पटमा रोपेको छु अहिले अब जिरेनियमहरू फुलिरहेको छ गोदावरी एन्जेलिया फुलेको छ पेटेनिया फुलेको छ फुलहरू अहिले अनि छतमा पनि मैले सानो गार्डन बनाएको छु त्यसमा चाहिँ ठुल्ठुलो बोराहरूमा माटो हालेर रोपेको छु फुलहरू अनि त्यो सब्जीहरू पनि रोप्दाखेरि हुन्छ छतमा खोर्सानीहरू पनि रोप्दाखेरि हुन्छ छत छतमा पनि हुन्छ अनि भुईँमा पनि अनि सेड पनि बनाएको छु त्यसमा पनि बाँसको तला तला बनाएर पटहरूमा फुलहरू मैले धेरै किसिमको फुलहरू रोपेको छु